यो दार्जिलिङ बस स्ट्यान्ड हो सुन्नुहोस् न म सिलगडी गएको कि अन्त त्यहाँनेर बेलुका मेरो त्यहाँ ट्रेन छ एनजेपी जानु पर्ने तपाईँहरूको पनि एउटा स्पेसियो गोल्ड गाडी छ कि छैन हो रिजर्भ लानुको लागि सोधेको नि भन्नुहोस् न